मैले हिजोअस्ति नै अनलाइनबाट एउटा पर्दा घरको निम्ति मगाएको थिएँ र अनलाइनमा त्यो फोनमा देख्दा त कति टलक टलक्ने कत्ति दामी रङको पनि अनि त्यहाँ विवरण पनि असल लेखिएका अनि मुनि रिभ्युमा पनि धेरै असल कुराहरू लेखिएको हुँदा चाहिँ मैले पनि मगाएँ तर हिजो मात्र मैले त्यसलाई प्राप्त गरेँ र अहिले हेर्दा त जो देखाइएको थियो त्योभन्दा त एकदमै सय प्रतिशत नै बेग्लै कपडा अहिले मसँग आइपुगेको छ र म चाहिँ सन्तो सन्तोषजनक चाहिँ मेरो यो बिक्री भएन अर्थात् मेरो खरिदारी चाहिँ सन्तोषजनक रहेन किनकि जे सोचेर मैले खरिद गरेको हो या किनेको हो त्यस्तै सामान चाहिँ मैले पाउन सकिनँ किनकि यसको लुगाको गुणस्तर पनि एकदमै घटिया नै शब्द म प्रयोग गर्न चाहन्छु किनकि अब यो अलिकति अब पानीले भिज्दै गयो भने पनि यो आफै च्यातिन पनि सक्छ अनि घरमा पनि नमिल्ने रङको भएको कारणले गर्दा चाहिँ अहिले म एकदमै फतफताइरहेको छु विस्वाद परिरहेको छ उसै पनि यसमा क्यास ब्याक सरी पैसा पनि फर्काउन नमिल्ने प्रावधान रहेको हुँदा पनि तरै पनि रङ मनपरेको हुँदा चाहिँ मैले मगाएँ अन्त उसै पनि महँगो दाम हालेर मगाएको अब मेरो पैसा पनि फ नफर्काउने भयो अब यो सामान मलाई एकदमै काम पनि नलाग्ने त्यसले गर्दाखेरि चाहिँ अहिले चाहिँ मैले बुझेँ जतिसक्दो बरू बजारतिर आफै गएर आफ्नै हातले छानेर आफ्नै दुई नेत्र आँखाले हेरेर राम्रोसँगले छानी छानी किनेकै राम्रो यो अनलाइनले सुविधा त गर्यो तर गुणस्तरीय सामानहरू भने दिन नै छाडेछ है